त मेरो लेखनमा ले लेख्नुको कुनै पनि लेखको कथा होस् कविताको त्यसको आफ्नो आत्मा शारीरिक गठन र त्यसको आ आफ्नो एउटा आत्मा हुन्छ नै हरेक लेखकहरूले आफ्नो लेख कथा कविता कुनै पनि लेख भित्रै चाहिँ भन्नुपर्ने कुरा चाहिँ के हो जनतालाई दिनुपर्ने सन्देश के हो भन्ने कुरामा म उत्पीडित गरिब शोषित मानिसहरूको विषयमा उनीहरूको पसीनाको मूल्य र मान्यता उनीहरूको जीवनको मानव मूल्यको विषयमा विशेष लेख्ने गरेको छु त्यही चिजले फरक पर्छ अरूले लेख्दाखेरि सायद धनी मान्छेलाई अन्य मान्छेलाई उनीहरूको मनपर्ने उनीहरूको इच्छा अनुरूप केन्द्रबिन्दु गरेर लेख्ने हरू भन्दा मेरो अलिकति लेखाइमा त्यही भिन्नता म पाउँछु किनभने मलाई मेरो सम्पत्ति अथवा मेरो लेखाइको तात्पर्य मेरो भन्नुको तात्पर्य उद्देश्य के छ भनेदेखि निम्न स्तरका मानिसहरूलाई उठाउनु उनीहरूको सर्वाङ्गिन विकासको निम्ति उनीहरूको चेतना विकासको निम्ति उनीहरूलाई सहयोग केही हुन्छ कि भन्ने तर्फमा त्यो उद्देश्यले मेरो लेखाइ हुनाले अरूको भन्दा केही फरक म आफैले आफैलाई पाउँछु र त्योमध्ये सुधार गर्नुपर्ने भन्ने कुरामा हिजआज धेरै पाठकहरूले लेख कथा कविता साहित्यको अध्ययन गर्न छाडेका छन् सायद अहिलेका लेखकहरूको जुन चाहिँ लेखाइको शब्द शैली र सौन्दर्य जुन मिठासपनहरू कमी भएर हो अथवा समय अनुरूप पाठकको विचार र पाठकको चेतना अनुरूप लेखहरू प्रस्तुत गर्नु नसक्दाखेरि हो र त्यो चिजहरू माथि केही बिचार गरेर त्यो कुराहरूलाई सुधारेर चाहिँ पाठकको चाहना अनुरूप लेख्ने मेरो कुरो